बिभिन्न थरिको पकवानहरू भन्न भन्नुको मतलब अब हाम्रो आफ्नै जातीय खाना त छँदैछ यहाँनिर होइन हामी गोर्खे खाना नेपाली खाना खान्छौँ साग सिस्नो ढेँडो त यो सँगसँगै म चाहिँ कोरियन खाना पनि बनाउँछु किनकि मैले यो सिकेको छु तर कोरियन खाना त यहाँ चल्दैन यो यो अब कोरियन खानाहरू अब ट्रेनिङ पनि गरेँ मैले विदेशमा तर घरमा चाहिँ अब गाउँमा त के हुन्छ गाउँकै हाम्रै आफ्नै खाना आफ्नै जातीय खानाहरू हुन्छ आफ्नै जातीय खाना चाहिँ अब सजिलो हुन्छ खाना बनाउन अब जस्तो मासुको परिकार भयो साग सब्जीको परिकार त्यो सजिलो नै हुन्छ त्यही हो अफ्ठ्यारो परिकार चाहिँ त्यही हो अब विदेशी खानाहरू र हाम्रो जातीय खानादेखिन् बाहेक दुस्रो खानाहरू त बनाउन अलिकति असुविदा हुन्छ र कठिन हुन्छ त्यति नै हो